अब लेख्नुपर्ने विषयहरूमा चाहिँ मलाई चाहिँ अब जस्तै हाम्रो गोर्खाल्यान्डको बारेमा लेख्नु मनलाग्छ है अब कतिजनाले अब गोर्खाल्यान्ड पाउँछ पनि भन्छ त्यसको बारेमा गोर्खाल्यान्डको बारेमा लेख्नु मनलाग्छ अब फेरि कतिजनाले नराम्रो पनि सोच्छ है अहिलेको जमानामा फेरि गोर्खाल्यान्ड पाउँछ पाउँदैन भनेर भन्छ है तर म चाहिँ त्यो गोर्खाल्यान्डहरू भयो जस्तो अब ह्युमन ट्राफिकिङहरू भयो है कति ह्युमन ट्राफिकिङ अहिले इन्डियामा झन् पुरा भएको छ है त्यो त्यो विषयको बारेमा लेख्नु मनलाग्छ अन्त त्यो रेपिस्टहरू पुरा बढेर गइरहेको छ अहिले हाम्रो इन्डियातिर है त्यसको लागि त्यही विषयमा पुरा लेख्नु मनलाग्छ डर पनि लाग्छ एक प्रकारको अब है मान्छेले मनपराउँछ मनपराउँदैन नराम्रो सोच्छ कसैले है त्यहाँ सोच्नु त राम्रो सोच्छ अब र लेख्ने राम्रो लेखेँ भने त है अनि हाम्रो गाउँसमाजमा अब हामीलाई हेपेको है हेपेर राख्छ कसैले दबाएर राख्नु खोज्छ त्यसको बारेमा हामी लेख्नु मनलाग्छ डर पनि लाग्छ एक प्रकारको लेख्न अब कसैले के भन्ने कसैले के भन्नुहुन्छ कि भन्ने सोच पनि आउँछ मनमा त्यही विषयमा अब अरू इत्यादि कुराहरूतिर मजाले लेख्नु मनलाग्छ मेन कुरा चाहिँ अलिक डर पनि लाग्छ है त्यो विषयतिर